कुखुरालाई हामी घरमा पाल्छौँ र कुखुरा कुखुरालाई हामी घरमा पाल्छौँ र कुखुरालाई धेरै अब स्याहारहरू गर्नु पर्छ र सुसार गर्नु पर्छ कुखुरालाई सफा राख्नु पर्छ किनभने त्यसको कुखुरा कुखुरालाई सफा राख्यो भने त्यस त्यो सुलसुलेहरू हुँदैन र त्यो सुलसुलेको लागि ए कुखुराको शरीरमा सुलसुले भयो भने त मान्छेलाई फेरि उयो हुने एफेक्ट हुने उयो हुन्छ त्यस कारणले हामी सुलसुलेको लागि त दबाईहरू लगाउँछौँ अनि सुलसुले हटाउँछौँ र हामी कुखुरालाई बिमारीहरू बिमारीहरू भयो भने हामी कुखुराको लागि त्यसको निम्ति दबाईहरू ल्याउँछौँ अन्त दबाईहरू खुवाउँछौँ र प्याजको पत्तालाई उयो पिसेर त्यही पनि खुवाउँछौँ प्याजलाई पिसेर खुवाउँछौँ अनि हामी त्यस्तो गरेर कुखुरालाई हुर्काउँछौँ अनि कुखुरालाई धेरै प्रकारले कुखुरालाई धेरै प्रकारले सफाहरू राख्नु पर्छ अनि बिमारीहरू छि आउँछ कुखुरा झुक्रिन्छ ज्वरोहरू आउँछ त्यसमा पनि हामी दबाईहरू खुवाएर कुखुरालाई राख्छ कुखुराको दबाईहरू दबाईहरू लिएर कुखुरालाई खुवाउँछौँ हामी अनि धेरै दबाईहरू पाउँछ कुखुराहरूको लागि अनि कुखुराको लागि धेरै दबाईहरू पाउँछ अनि हामी सुलसुलेको लागि त हामी हामीले यता एउटा निहुरो छ जङ्गली निहुरो भन्छ त्यसको पत्ता ल्याएर स राखिदिनु पर्छ त्यसको ओथ्रामा कुखुराहरू जुन चाहिँ त्यो कुखुराले नानी अण्डा पार्ने बेलामा त्यो कुखुरा ओथ्रामा बस्छ अनि ओथ्रामा बसे पछि त्यसको बच्चाहरू निकाल्छ त्यतिखेर त्यही कुखुरालाई सुलसुलेहरू आउँदा आउँछ त्यो सुलसुलेहरूलाई सुलसुलेहरू आउँदाखेरि त्यही त्यसलाई ढाकेर छोपेर राखेको हुन्छ अन्त त्यसको माथि सुलसुलेहरू आउँदाखेरि त हामीले एउटा जङ्गली जङ्गली निहुरोको पत्ता हुन्छ त्यो त्यो पत्ताको नाम त मलाई थाहा छैन त्यो पत्ता हुन्छ त्यो पत्ता लिएर त त्यो ओथ्रामा राख्छ अनि त्यो जति त्यो सुलसुलेहरू छ सुलसुलेहरू छ त्यो सुलसुलेहरू त हामीले नि त्यो पत्तामा जम्मा भए पछि हामीले त्यो पत्ता फालिदिन्छ निकालेर फेरि अनि अर्को पत्ता लगाएर राख्छ अनि हामी जति त्यो अब जस्तो कि अब कुखुराहरूलाई हामीले स्याहार्छौँ होइन सानो बच्चा निकाल्छौँ त्यसलाई हामीले छोप्छौँ बच्चाहरूलाई सम्हालेर राख्छौँ पानीमा डुबेर मर्छ भनेर हामी एउटा टोकरीमा छोपेर राख्छौँ हामीले चारोहरू दिन्छौँ अनि हामी त्यसरी त्यस्तो गर्दै त्यो कुखुराहरूलाई सानो बच्चादेखिको ठुलो बनाउँछौँ अनि हर एक बिमरीहरू भयो भने पनि हामी हेर्छौँ दबाई पानी गरेर अनि दबाईँहरू दिन्छौँ कुखुरालाई मलाई साह्रो मन पर्छ है कुखुरा पाल्नु त किनभने कुखुरा पाल्नु साह्रो मन पर्छ त्यो कुखुराको यत्रो यत्रो बच्चादेखिकै माउ हुन्छ होइन माउ भएर त्यसले कति बच्चा निकाल्छ होइन कुखुराले सान्सानो सान्सानो बच्चाहरू निकाल्छ अन्त त्यो बच्चाहरूलाई नि स्याहार्नु पर्छ होइन त्यो बच्चाहरूलाई पनि कस्तो मुस्किलले जोगाएर राख्नु पर्छ किनभने कुखुराको बच्चाहरू त सानोमा त फट्टै मरिहाल्छ नि त त्यही भएर अनि त्यसरी जोगाएर बचाएर राख्नु पर्छ अनि त्यो बच्चाहरूलाई पनि हामी बिमारी भयो भने त दबाई कसरी गर्छौँ भन्यो भने त हामी दबाई कसरी गर्छौँ भन्यो भने त हामी हामी त्यसलाई अब नेपालीहरूले त अब जस्तो कि कुखुराहरू बिमारी भयो झुक्रिनु थाल्यो भन्यो भने त के गर्दा रहेछ भन्यो भने मलाई एउटा थाहा छ जुन चाहिँ त्यो कुखुराले अण्डा निकाल्छ त्यो अनि जुन चाहिँ त्यो अब कुखुरालाई ओथ्रामा राखे पछि त्यसले बच्चा अण्डासँगै माउलाई छोपेर राख्छ अनि माउले अण्डालाई छोपेर राखे पछि त्यसले बच्चा निकाल्छ कति दिन बादमा अन्त त्यो अण्डाको खोस्टाहरू सबै निस्केर झर्छ होइन झरे पछि त अनि अण्डा निक् बच्चा निस्के पछि त त्यो अण्डाको खोस्टा त्यतिकै हुन्छ अनि त्यो अनि अण्डाको खोस्टालाई त के गर्नु पर्दाे रहेछ आगोमा लगाएर पोल्नु पर्दाे रहेछ पोलेर त्यसलाई मिहिन पारेर पिस्नु पर्दाे रहेछ होइन पिसेर पिसेर मिहिन पारेर चालनीमा चालेर त्यसको धुलो त चामलमा मुसेर अनि माउलाई यहाँ अब अब बच्चाहरूले खानु सक्दैन त्यति साह्रो बिमारी भए पछि माउलाई खुवाउनु पर्दाे रहेछ अनि त्यसको जुन चाहिँले कुखुराको रोगहरू छ शरीरमा भएको त्यो रोगहरू त सबै हट्दाे रहेछ र जाती हुँदो रहेछ किनभने हाम्रो एउटा बोजूले भन्नु भएको थियो कि कुखुराको जुन चाहिँ त्यो ओथ्रामा बसेर निस्केको त्यो खोस्टाहरू हुन्छ त्यो खोस्टा त नफाल्नु अलिकति भए पनि राख्नु किनभने त्यो पनि दबाई हो भनेर भनेको थियो र हामीले त्यस्तै गर्छौँ होइन कुखुराले पाल् कुखुरा हामीले पाल्दाखेरि त त्यस्तै गर्छ त्यो अण्डाको खोस्टा राखीकन होस् अनि विभिन्न प्रकारको दबाईहरू पनि पाउँछ तर दबाईको नाम चाहिँ मैले बिर्सेँ होइन कतिवटा एउटा त प्याज पिसेर खुवाउनु पर्छ कुखुरालाई अनि ज्वरोहरू आउँदा ज्वरोको दबाईहरू ल्याएर खुवाउनु पर्छ अनि दबाईहरू खुवाउनु पर्छ कुखुरालाई अनि कत्ति प्रकारको किसिम किसिमको बिमारीहरले उयो गर्दा होइन त्यसरी कुखुरालाई स्याहार्नु पर्छ स्याहार्नु त राम्रो लाग्छ अनि कुखुराको बारेमा यति कुखुरालाई त हैट कुखुरालाई त अब घाँस हाल्यो परेवाहरू त्यो हामीले छोड् दिन्छौँ कति राम्रो चरेर आउँछ अन्त